नमस्कार सर ए पानीको लागि नि एकदमै हाम्रो समस्या भयो के हरे अहिले बर्खा झरी जता सुकै बिग्रेको छ खाने पानी छैन हो अन्त म हेमकला शर्मा बोलेको के हरे चार नम्बर वार्डबाट बोलेको हो अन्त आठ दस घरको लागि साह्रै समस्या भएर यसो तपाईँले उयो गरिदिनुहोस् न बनाइदिनुहुन्छ कि ल्याइदिनुहुन्छ कि कहाँबाट ल्याउनुहुन्छ के गर्नुहुन्छ साह्रो समस्या भएर नि हजुर हजुर हजुर त्यति गरिदिनुहोस् किनभने बहुत समस्या भइरहेको छ हाम्रो पानीको लागि हो अन्त हाम्रो आठ दस घरको लागि चाहिँ एकदमै तपाईँहरूले बनाइदिनुपर्छ के गरेर हुन्छ कसरी हुन्छ अन्त

हाम्रो गाउँमा सर्भेमा आउनुहोस् आउनु भएको छैन कति भयो के हो कसो हो हुन्छ नि खै त आउनु भएकै छैन त अन्त त्यही भनेर नि सरलाई रिक्वेस्ट गरिराखेको छौँ अन्त कहिलेतिर बनाइदिनुहुन्छ कहिले आउनुहुन्छ एकखेप आएर हेरिदिनुहोस् हेलो एकखेप एक एकलटा ट्याङ्की गरिदिनुहोस् हाम्रोमा गाउँमा आठ दस घरको लागि एक एकवटा ट्याङ्की छ भने सुविस्ता हुन्छ थ्याङ्क यू हस् हस् हस् हेरौँ हस् थ्याङ्क यू